बिरूवा उमार्नका लागि चाहिँ मैले कस्तो माटो प्रयोग गर्छु भन्दाखेरि अब नम्बर एक नम्बरमा त मैले अब एउटा गोदावरी फुलको उदाहरण दिनु सक्छु होइन किनभने अब गोदावरी फुललाई अब पहिला कटिङ गर्दाखेरि चाहिँ मैले यो चिम्टे माटोको प्रयोग गर्नु परेको हुन्छ अन्त जसको कारणले गर्दाखेरि चाहिँ अब यसले मज्जाले जराहरू हान्छ अन्त त्यसरी नै पछि अलिक त्यो जराहरू हानिसकेपछि त्यसलाई मलको प्रयोग गर्छु होइन अन्त कुन कुन मल भन्नु हुँदाखेरि चाहिँ यसमा गाईकै मल पनि हुन्छ तर गाईको पनि कस्तो मलभन्दाखेरि पुरै पाकिसकेको अब यो तातो तातै मल चाहिँ होइन तर त्यसलाई राखेर अझै पछि अझै मलिलो भइसकेपछि जस्तो त्यो चाहिँ अलिक फुरुरू जस्तै त्यो मल चाहिँ माटो जस्तो फुल भएको हुनुपर्छ अन्त म चाहिँ त्यो खाल्को माटोको प्रयोग अनि मलको त्यो गाईकै मलको प्रयोग गरेर चाहिँ बिरुवाहरू उमार्ने गर्छु